भाषा त नेपाली नेपाली भाषा छ बोल्छ लेप्चा भाषा बोल्छ तामाङ भाषा बोल्छ छेत्री भाषा बोल्छ तर हामी एक अर्कामा बसेर चाहिँ नेपाली नै बोल्छ नेपाली नै बोल्ने गर्छ नेपाली नै बोल्ने गर्छ नेपाली नै प्रयोग गर्छ हिन्दी भाषा बोल्ने छ हिन्दी हिन्दी भाषा बोल्ने छ बोल्छ कतिले बङ्ला बोल्छ बङ्ला भाषा बोल्ने छ तर हामी चाहिँ एक अर एकअर्कासँग बोल्दाखेरि एक अर्कासँग ऊ गर्दाखेरि हामी बोल्दा चाहिँ हामी बोल्नु चाहिँ नेपाली नै बोल्छ नेपाली भाषा नै प्रयोग गर्छ नेपाली नेपालीबाटै नेपालीबाटै बोल्छ बस्दा गर्दा हुनु त ता लेप्चा भाषा बोल्छ के भयो इङ्ग्लिस पनि बोल्छ लेप्चा बोल्छ लेप्चा भाषा बोल्छ तामाङ भाषा बोल्छ अनि बेसी प्रयोग चाहिँ हामी एक अर्कासँग बसेर प्रयोग गर्दा चाहिँ प्रयोग चाहिँ के गर्छ भन्दा नेपाली भाषा नै बोल्छ हामी नेपाली नै प्रयोग गर्छ नेपाली भाषा नै प्रयोग गरेर बोल्छ बोल्छ हाम्रो नेपाली भाषा नै अब सजिलो हुन्छ नेपाली भाषा नै हामीले शुद्ध गरेर बोल्छ